गेम्स अथवा खेलकुद खेलकुदले चाहिँ अब हामीलाई धेरै चिज अब फाइदा हुन्छ है जस्तै अब साथीभाइहरूसँग भेट्नु भयो अब जिउ शरीरलाई अब एकदम राम्रो हुन्छ केही नयाँ चिज सिक्नु पाइन्छ केही नयाँ चिज गर्नु पाइन्छ साथीभाइहरूसँग भेट हुन्छ कुराहरू हुन्छ यस्तै धेरै धेरै प्रकारको फाइदाहरू छ अब यो गेम्समा अथवा खेलकुदमा